पैसा थुप्रै प्रकारले जोगाड गर्न सकिन्छ बचाउन सकिन्छ होइन जस्तै ब्याङ्कमा राख्न सकिन्छ ब्याङ्कमा हाम्रो यहाँ घर छेउमै एउटा सेन्ट्रल ब्याङ्क छ त्यसमा पनि हामी पैसा राखेर बचत गर्छौँ त्यहाँदेखि हामी दस बाह्रजनाको एउटा ग्रुप छौँ हाम्रो एउटा केटीहरूको लेडिसहरूको होइन उनीहरूको हामी त्यति दस बाह्रजनाको एउटा ग्रुपबाट चाहिँ मिल पैसा खेल्छौँ महिनाको महिनाको पाँच सौ हजार जति सक्छ त्यति गरेर मिलाएर चाहिँ एउटा महिनामा एकजनाले लाने अर्को महिना अर्कोले लाने गरेर पनि एकपल्टमा धेरै पैसा जमा गर्नु सकिन्छ त्यो पैसाले केही काममा आउँछ भनेर यसरी पाँच सौ हजार रुपियाँ गरेर मिलेर सकिन्छ मिल पैसा खेल्ने गर्छौँ अनि घरमा पनि एउटा सानो दोकान छ दोकानको त्यो एउटा बट्टामा यसरी खुजुरा पैसाहरू जति जे जस्तो हुन्छ त्यति हामीले राखेर पैसा बचत गर्नसक्छौँ अनि ब्यागमा पनि यसो अलिअलि राख्छौँ जसमा कि आपद विपद इमरजेन्सी केही परिहाल्दाखेरि त्यो पैसाहरू चलाउनुको लागि थुप्रै प्रकारले बचत गर्नसक्छौँ